मलाई त खाना बनाउनु बेसी टाइम त लाग्दैन आधा घन्टाहरू लाग्छ अरू बेला घरमा दाल भात सब्जीहरू बनाउँदा तर मासुहरू बनाउँदाखेरि चाहिँ धेरै टाइम लाग्छ मलाई गरि सुङ्गुरको मासु बनाउनु पऱ्यो भने मसालाहरू पिस्नु पऱ्यो अदुवा लसुनहरू तासेर प्याजहरू काटेर टमाटरहरू काटेर अब त्यसलाई राखेर पहिला मसाला भुटेर त्देहाँखि चाहिँ मासु पकाएर त्यहाँ मासु पाकिसक्यो पछि सागहरू हाल्नुपर्छ अनि त्यादेखि चाहिँ अब त्यसमा चाहिँ धेरै टाइम लाग्छ अनि अरू खसीको मासु बनाउँदा पनि धेरै टाइम लाग्छ अन्त खसीको मासु मात्र होइन अन्त अरू गोरुको मासुहरू बनाउँदा पनि अलिक टाइम लाग्छ गोरुको मासुमा पनि त अब मरमसालाहरू हाल्नु पऱ्यो अब मसाला हालेर त्यतिकै बनाउनु मात्र भएन अब मिठ्ठो बनाउनु पऱ्यो त्यो टाइम लाग्छ त्यो पाक्दा ओर्दा अन्त खानाहरू त्यस्तो मलाई त अब ढिलो बनाउने आदत छैन अब साग सब्जीहरू चाहिँ अब पकाउनु चाहिँ मलाई बेसी टाइम पनि लाग्दैन बनाउनु चाहिँ खानाहरू म अब ठिकै टाइमदेखि स्टार्ट गरेर बनाउँछु बनाइसक्छु यति बजी सक्छु भन्यो भने चाहिँ सकिहाल्छु अनि मलाई सबसे अब खाना बनाउनुमा अब टाइम लाग्ने भनेको चाहिँ मासुहरूमा हो अन्त मासुहरू हो अनि के भन्छ यो चिकन विरयानीहरू हो अनि रसदानाहरू हो रसदाना पनि अब बनाउनु टाइम लाग्छ त्यसमा पनि धेरै टाइमहरू लाग्छ बनाउनुमा अब दुध उमालेर त्यसलाई फटाएर अन्त त्यो र के भन्छ त्यसको छेनाहरू निकालेर त्यो बनाउँदा ओर्दा धेरै टाइम लाग्छ अब त्यसमा पनि अन्त सब्जीहरू बनाउँदा पनि अब टाइम लाग्छ बनाउनु त अब त्यस्तो केही पनि अब साह्रो त छैन अब र पनि अब मलाई चाहिँ धेरै साह्रो लाग्छ अन्त चिकन चिल्लीहरू बनाउनु पनि अब धेरै साह्रो लाग्छ अनि त्यसमा बनाउनु चाहिँ धेरै टाइमहरू पनि लाग्छ बनाउनु चाहिँ बनाउँछु तर टाइम चाहिँ धेरै लाग्छ मलाई अब खाना बनाउनु बस्यो भने चाहिँ अन्त मरमसालाहरू चाहिँ अब पिस्नु चाहिँ अलिक अल्छी अल्छी लाग्छ र पनि अब पकाउनु पर्छ त्यसले गर्दा चाहिँ अब अरू त सबै सजिलै लाग्छ अब त्यस्तो उयो त लाग्दैन अन्त पुलाउहरू बनाउनु पनि मलाई टाइम लाग्छ अब बेसी मान्छे छ भने चाहिँ मलाई बनाउनु चाहिँ अब अलिक साह्रै पर्छ अब किनकि धेरै टाइम लाग्छ त्यतिखेर चाहिँ घरमा अब पाँच छजना छ भने चाहिँ त्यस्तो टाइम लाग्दैन दस पन्ध्रजना छ भने चाहिँ धेरै टाइम लाग्छ अब अरू बेलाको भन्दा पनि अब डब्बल टाइम लाग्छ अब त्यतिखेर चाहिँ अलिक साह्रो पर्छ त्यति खेर चाहिँ आमाले पनि सघाइदिनुहुन्छ खानाहरू चाहिँ अलिक मिठै नै बनाउँछु त्यस्तो नमिठो चाहिँ बनाउदिनँ अन्त आलु र इस्कूसहरू बनाउँदा पनि आबो अलिक लाग्छ टाइम पनि लाग्छ किनकि इस्कुस पाक आलु पाक कोही बेला इस्कुस पाकेको हुन्छ आलु पाकेकै हुँदैन त्यसले गर्दा अलिक टाइम लाग्छ हो त्यस्तो उयो त छैन अब खानाहरू त बनाउनुमा अब प्रोब्लमहरू त मलाई सिक्नु चाहिँ अब सिकेकै छु खानाहरू बनाउनु अन्त पकाउनु तुलाउनु चाहिँ अब आउँछ अब किचनहरूमा चाहिँ मै बस्छु प्रायः जस्तो अब मम्मी पनि बस्नु हुँदैन अन्त बिहान पनि मै बनाउँछु बेलुका पनि मै बनाउँछु खाना बनाउनु चाहिँ अल्छी चाहिँ लाग्दैन खानाहरू चाहिँ बनाइदिन्छु म अझै मरमसाला हालेर मज्जाले मिठै बनाइदिन्छु म घरमा कुखुराको मासु चाहिँ म मिठो बनाउँछु अरू मासुहरूभन्दा चाहिँ मिठो बनाइदिन्छु कुखुराको मासु चाहिँ म